हेलो जानुका ठिकै छौ ठिकै त्यो जलपाइगुढीको नेपाली रेस्टुरेन्ट खोलेको रहेछ नि नयांँ त्यहाँ जाऊँ न हौ मैले सुनेको थिएँ कि सबजनाले जाँदै त्यहाँनेर फोटो खिच्दै हालिरहेको छ हो हामी पनि जाऊँ न हौ कहिले जाने घुमेर जाऊँ न कि म सृजनालाई भन्छु नि ल सृजनालाई भन्छु हो सृजना तिमी म जाऊँ त्यहाँ गएर चाहिँ के खाने हो मलाई त्यस्तो आइडिया त त्यस्तो खाले आइडिया त भएन सुन्दाखेरि चाहिँ नि उयो के हरे नेपाली आइटमहरू चाहिँ नेपाली थालीहरू चाहिँ राम्रो पाउँछ भनेर सुनेको थिएँ कि नेपाली उयो थकाली हुन्छ नि थकाली थाली त्यो बनाएर खानु मन परिरहेको छ हौ सुन न यस्तो गरौँ न एक थाल चाहिँ थकाली मगाऊँ हो त्यहाँदेखिको त्यो कोदोको ममहरू अन्त त्यहाँनेर के के नयाँ नयाँ आइटम छ सब एक एक प्लेट मगाएर चाहिँ मिक्स गरीकन यसो बाँढेर खाँदा पनि हुन्छ नि होइन खाई सक्दैन कम्ती कम्ती हो सब टेस्ट गर्नु पर्छ नि है नेपालीले खोलेको रहेछ कि अनि त्यही कारण चाहिँ खानाहरू एकदम राम्रो पाउँछ हरे हौ त्यहाँनेर फोटोहरू कस्तो दामी आउँदो रहेछ त्यहाँनेर हो सफा पनि पुरा सफा छ हरे फोटोहरू दामी आउँदो रहेछ सिनहरू दामी देख्दा रहेछ कि जाऊँ न सुन न तिम्रो गाडी लिएर जाऊँ ल जाँदाखेरि चाहिँ सजिलो पर्छ नि जति नै ढिलो भयो भने पनि हो अन्त आउनुको लागि तिम्रो गाडी छ भने फेरि तिमीले ड्राइभ पनि राम्रो गर्छौ हो त्यही भएर सृजनाले पनि तिनजना जानु त्यही मजा आयो भन्दै थियो अन्त अस्ति त्यो भएर चाहिँ जाऊँ भनेर पनि तिमीसँगै गयो भने चाहिँ तिमीसँग जान्छु भन्दै थियो नि जहीँ पनि रोक्नु पायो है जे गर्छु भन्दा पनि भयो अन्त सुन न तिमी म सृजना मात्र जानु कि तिमी नानी पनि लाने के हरे त्यही त है रुन्छ के गर्छ च्याँ च्याँ चु चु हुन्छ हो त्यही भएर गरम पनि छ हो अन्त अलिक प्रब्लम पनि पर्छ होला तर हामी यहाँ जलपाइगुढीको लागि त सजिलो पर्छ हो तिमीहरूलाई चाहिँ अलिक साह्रो पर्छ हौ मेरोमा आउँदा पनि हुन्छ नि है ल राखेको ल ल ल ल ल बाइ सी यु